नमस्ते दाजु म यहाँ तपाईँको दोकानबाट नि एउटा कुर्ती सेट लगेको थिएँ के अन्त मैले त्यो लगाएर अन्त घरमा यसो हेरेको राम्रो लाग्यो मलाई जस्तो सोचे थिएँ त्योभन्दा राम्रो धेरै राम्रो लाग्यो कलर पनि त्यसको गएन त्यो बुटिकहरू पनि दामी डिजाइनको लाग्यो हो साह्रै मनपर्यो अब म फेरि नेक्स्ट टाइम तपाईँकै दोकानमा आउँछु र अरूलाई पनि म लिएर आउँछु तपाईँको साह्रै राम्रो रहेछ यसको कुर्तीको यो स्टकहरू राम्रो लाग्यो मलाई धन्यवाद